हेलो हेलो भाइ तपाईँ आज मिटिङमा आउनु भएन त है ए आज हाम्रो मिटिङ भएको थियो नि त समाजको गाउँ समाजको अन्त उयो हाम्रो भोलि तपाईँको टाइम पाउनु भयो भने चाहिँ त्यहाँ अलिकति गाउँमा सफाइहरू गर्नु गाउँ घरको नालाहरू सफा गर्नु भनेर मिटिङ राखेको थियो कि

सुन्नु हुँदैछ ए अन्त आज चाहिँ हाम्रो मिटिङ भएको थियो कि यो हाम्रो गाउँ समाजको यो नाला सफाहरू गर्नु भनेर त्यसले गर्दा तपाईँ भोलि तपाईँको टाइम मिल्छ भने आउनु सक्नुहुन्छ ए ठिकै छ नि भोलि हामी सफाइ गर्नुको लागि चाहिँ नौ बजीदेखि निक्लिनु पर्नेछ हो तपाईँकोमा सरसामानहरू छ भने चाहिँ लिएर आउनुहोस् न ए हजुर हजुर त्यो सबै लिएर आउनुहोस् हो अनि हाम्रो नौ बजीदेखि चाहिँ सुरु हुने सल्लाह गरेको छ त्यो तपाईँकोमा जति पनि सामानहरू छ लिएर आउनुहोस् न हाम्रो ग्रुपहरू सबै भेला भएर बसेको हुन्छ कि कोलाबारी त्यो जुन चाहिँ नाला छ गाउँको त्यो नाला चाहिँ मेन रोडदेखि लिएर पर शनि मन्दिरसम्म चाहिँ सफा गर्ने हाम्रो उयो छ सल्लाह भएको छ हजुर हजुर नौ बजीदेखि पर मेन रोडदेखि लिएर शनि मन्दिरसम्म चाहिँ हाम्रो सफाइ सुरु हुनेछ शनि मन्दिरसम्म तपाई एकजना आउनुहोस् न घरबाट एकजना आउँदा हुन्छ तपाईँको सरसामान के के छ झाडु फरुवा काँटाहरू छ भने चाहिँ तपाईँ लिएरै आउनुहोस् न हुन्छ हुन्छ किनभने कतिजनाको हजुर हजुर सब आउने भएको छ घरको एक एकजना गरेर कम्पल्सरी नै छ किनभने आफ्नो गाउँ समाज हो अब घरबाट त एक एकजना आउनै पर्छ हो भोलि चाहिँ हाम्रो नाला मात्रै हो नाला चाहिँ अब पर मेन रोडदेखि शनि मन्दिरसम्म गर्दा टाइम लाग्छ त्यसले गर्दा चाहिँ भोलि चाहिँ हाम्रो नाला मात्रै हुन्छ हजुर हजुर हजुर तपाईँ सामान चाहिँ लिएर आउनुहोस् न सामान चाहिँ लिएर आउनुहोस् न तपाईँले हुन्छ हुन्छ अनि जतिसक्दो चाहिँ अलिकति तपाईँ पनि नौ बजी नै निक्लिनुहोस् है जतिसक्दो ढिलो नगर्नुहोस् हुन्छ हुन्छ